हाम्रो गाउँ गाउँदेखि बजारको हस्पिटल जानलाई धेरै नै टाइम लाग्छ धेरै समय लाग्ने हुनाले मलाई चाहिँ के लाग्छ भने हाम्रो गाउँ मतलबको बिचमा तिन चारवटा गाउँको बिचमा चाहिँ एउटा स्वस्थ्य केन्द्र हुनु पर्ने जस्तो लाग्छ जसमा कि त्यहाँ चाहिँ एउटा राम्रो डक्टर र स्वास्थ्य कर्मीहरू भइदिए भए अझै राम्रो हुन्थ्यो किनभने इमरजेन्सी परेको बेलामा हामीले डक्टर बजार लानु धेरै नै समय लाग्ने गर्छन् होइन त्यहीमाथि बुढाबुढी हुन्छ कति हिँड्नु सक्नुहुँदैन कतिजना फेरि गाडी भनेको बेलामा पाउन सक्दैन इमरजेन्सी कोही बेला त्यस्तै इमरजेन्सी पर्छ हुन्छ त्यतिबेला चाहिँ त्यो केन्द्रमा स्वास्थ्य केन्द्रमा हामी सजिलोसँग पुग्न सक्छौँ भने चाहिँ हामीलाई समयमा नै आफ्नो जुन चाहिँ हेल्पहरू पाउनु सक्यो भने चाहिँ धेरै नै हामीलाई सजिलो हुन्छ त्यो चाहिँ हाम्रो सरकारले एउटा त्यस्तो केन्द्र राखिदियो भने चाहिँ हामीलाई धेरै नै सुविधा हुन्छ भन्ने जस्तो लाग्छ मलाई